ए तपाईँ होटल रिसिप्सनिस्ट बोल्नुभएको ए हजुर एकछिन म तपाईँलाई त्यो दार्जिलिङको विषयमा केही सोध्नु थियो म सिक्किमबाट बोलिरहेको छु अनि त्यो कल्चरल कुराहरूको लागि सोध्नुथियो अनि तपाईँको नम्बर पाएको थिए नि त कि अन्त नि समय माग्नु सक्छु

त्यो मलाई जान्नुपर्ने कुरा छ नि त्यो तामङहरूले जुन कु लगाइरहेको हुन्छ नि लुगा त्यस विषयमा केही जान्नु थियो त्यो तामाङहरूले जुन लुगा लगाउँछ नि हजुर त्यसको विषयमा भनिदिनुहोस् न एक दुईवटा के छ भने

ए हजुर अन्त त्यो जुन डिजाइनहरूको कुरा छ नि त्यसमा डिजाइनहरू पनि देखेँ मैले निकै प्रकारको डिजाइनहरू देखेँ अनि त्यसको विषयमा चाहिँ त्यो चाहिँ कसरी लिन सकिन्छ त्यो डिजाइन चाहिँ कसरी पाउ पाउन सक्छ ए हजुर अन्त त्यो जुन अब तामाङको त भइहाल्यो अनि विशेषगरी त्यो दौरा सुरुवालहरूको पनि मैले त्यहाँ थाहा पाएको थिएँ हो अनि त्यसको बारेमा चाहिँ त्यसको त्यसको डिजाइनहरू चाहिँ कसरी पाउँछ त्यो ए हजुर प्राइज भन् प्राइज भन्दाखेरि नि मलाई त्यो लुगाको त्यो क्वालिटी जान्नु थियो कि अनि त्यो क्वालिटीहरू चाहिँ कस्तो हुन्छ कताबाट आएको हुन्छ हजुर ए हजुर अनि अरू त्यो खुकुरीहरूको बारेमा चाहिँ कस्तो छ त्यहाँ खुकुरीको ए हजुर हजुर त्यो भाँचिहाल्ने त होइन ए हजुर हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू थ्याङ्क यू सो मच